भाँडा धुने भाँडाकुँडा धुने प्रक्रिया बारे इतिहास नै हेऱ्यो भने पहिले पहिलेको जमानामा त्यस्ता कम्पनीले बनाएका साबुनहरू को प्रयोग त हुन्थिएन र त्यहि बेला हाम्रा पुर्खाहरूले सायद यही बलुवा अनि नरिवालका त्यसबाट बनाएको डोरीले भाँडाकुँडा धुने गर्थे र अहिले हेर्दाखेरि निकै साबुनहरू बनिएको हामी देख्नेछौँ जस्तै कालो साबुन भनिन्छ जो सस्तो हुन्छ अनि सबै घरमा पनि प्रयोग गरिन्छ त्यसभन्दा अलिकति राम्रो भिम भन्ने साबुन पाइन्छ अनि साथै अहिले लिकुइड लिकुइड तरिकामा पनि साबुन बनिएको हामी देख्नेछौँ र यसरी प्रक्रिया हेर्दाखेरि सानो सानो भाँडा कुँडाहरू त त्यस साबुनले नै हुन्छ अनि जस्तै ठुला भाँडाहरू जो दाउरामा पकाएको हुन्छ त्यसमा भाँडाको तलपट्टि कालो लागिएको त्यो निकै अप्ठ्यारो नै हुन्छ धुनमा र त्यहि कारणको लागि कालो साबुन र बलुवाको मिक्स गरेर स्टिल जुटले धुने गर्दछ तर अहिलेको यस कलियुगमा हेर्दाखेरि हामीले अन्य देशहरूमा पनि देख्नेछौँ भाँडाकुँडाहरू हातले नधुएर तर मसिनको प्रयोग गरिन्छ जस्तै भाँडाकुँडाहरू डिसवासर भनिने एउटा मसिनमा हालिन्छ अनि त्यही रिमोट कन्ट्रोलले तिनीहरूलाई धोएर सुकाएर राख्ने गर्दछ र साथै तेलहरू लागिएको चाहिँ अब भाँडाहरू मोल्दाखेरि तेलहरू लागिन्छ त्यही बेला मैले सर्फ सर्फ डिटर्जेन्ट भन्ने त्यसमा हामी एक चम्ची हालेर र आधा बाल्टी पानी हालेर मिक्स गरेर त्यस तेल लागेको लुगाहरू सफा गर्छौँ अनि साथै भाँडाकुँडामा बेसी तेलहरू छ भने हामी के प्रयोग गर्छौँ भने त्यही साबुन साबुनमा साबुन र जुटले धुने गर्दछौँ तर त्यस जुटमा हामीले पुरा साबुन दलेर अनि अलिकति पानी हालेर हामी पुरा मोल्ने छौँ र पानी हालेर तिनीहरूलाई पखाल्ने छौँ अनि फेरि पनि त्यस तेल नगएको सट्टामा हामी फेरि फेरि त्यही जुटले मासेर माझेर धुने गर्दछौँ